तपाईँले हिजो जुन चाहिँ मलाई पार्सल दिनु भएको थियो नि हजुर त्यो पार्सल चाहिँ पहिला नै युज भइसकेको रहेछ त्यो खोलिसकेको रहेछ त्यो चाहिँ म कसरी अब युज गर्नु तपाईँहरू त्यसरी कसरी क्यारलेस गर्नु सक्नुहुन्छ अब त्यो मेरोमा आइसकेको छ अब म चाहिँ के गर्नु त्यो बिग्रिसकेको युज गरिसकेको चाहिँ कसरी त्यत्रो पैसा लगाएर मैले त्यो फोन अर्डर गरेको अब त्यो चाहिँ म चाहिँ के गर्नु नि ए रिटर्न गर्दा पनि हुन्छ ए होइन मैले अब त्यत्रो मिहिनेतले किनेको त्यो फोन होइन त्यत्रो पैसा खर्च गरेर किनेको अन्त जब खोलेँ तब त लौ युज भइसकेको रहेछ त्यो साइडमा पनि फोन च उयो चर्केको थियो अन्त म छक्कै परेँ नि त त्यही भएर चाहिँ रिटर्न गर्दा हुन्छ ए हुन्छ धन्यवाद